हलो

तपाईँको दोकानको स्टल छ है मिठाईको एक्चुवली मलाई मिठाईहरू चाहिएको थियो मेरो घरमा मम् ड्याडको फिफ्थ एनिभरसरी हो सो म अलिकिती सानो प्रोग्राम राखेको छु र त्यसको लागि चाहिँ मलाई स्विट्सहरू चाहिएको छ तपाईँकोमा कस्तो कस्तो स्विटहरू छ कप केक कति हो ए त्यसो भने कप केक अन्त जुलपी है र मिष्ठी पनि पठाइ दिनुहोस् कति कति हो ए र होम डेलिभरी त्यस्तो केही अप्सनहरू छ कि आएर लानु पर्छ ए हुन्छ त्यसो भने होम डेलिभरी नै गरिदिनुहोस् न त ल कतिवटा प्याकेटस् भन्दाखेरि चालिस प्याकेट पठाइदिनु है सबै हुन्छ